हजुर सुन्दैछु त भन्नु होस् न हजुर हजुर भन्नु होस् न हजुर ए हजुर हजुर आउनु त भइहाल्थ्यो के भएछ हौ ए हजुर ए

खोइ त्यो नानी त खानै मान्देन हौ के भन्नु गुरुआमा आजकलको नानीहरू त्यो डाइटिङ्ग कि थ्राइटिङ के गर्दो रहेछ त्यो पो हो जस्तो लाग्छ हौ म त जति खाऊ भने खानै मान्दैन हो गुरुआमा अलिक तपाईँले सम्झाइदिनु परेको छ हौ अब हेर्नु होस् न हामी घरमा दाल भात सब्जी बनाउँछौँ हजुर हजुर हजुर हजुर ए तब त्यसो भने म लिनु त आइहाल्छु हजुर सानोमा त खोइ पक्क परेको थियो क्यारे के भन्छ आमा चाहिँको भुँडी ठुलै भएर जन्मेको क्यारे मजाको थियो नानी त हो यो के भन्छ त्यो कोभिड नाइन्टिनको बेलामा मात्र घर बस्दाखेरि चाहिँ त्यो यु ट्युब भिडियो सिडियो हेर्ने गर्दाखेरि हो त्यति बेला खोइ के सिकेर भात खानै छोड्यो पहिला पहिला त भात पनि मजाले खान्थ्यो हो खोइ के भएको हो फोन त अब किनिदिनु नै पऱ्यो आजकलको नानीहरू फोन किनिदिएन भने त द्वन्द गर्छ मारलाई जस्तो गर्छ हजुर होला होला हजुर हजुर ए हे त्यसो भने त हजुर हुन्छ हुन्छ गुरुआमा म लिनु त आइहाल्छु है तपाईँहरूको स्कुलमा त्यो स्कुलको नर्स हुन्छ नि स्कुलमा नर्स त छ होला नि है हजुर ए हजुर हजुर हजुर ए ए हजुर ग्यास पनि भयो होला आजकलको नानी बेलुका खाँदैन दुइवटा रोटी मात्र खाएर सुत्छ त्यो नानी जति कराए पनि मान्दैन के गर्नु पर्ने हो खोइ कुनि गुरुआमाले यसो सम्झाइदिए हुन्थ्यो हुन्छ त्यसो भए म लिनु त आउँछु नि हजुर हजुर हजुर हजुर हजुर ए हजुर त्यही त्यही भएर होला गुरुआमा खोइ आजकलको नानीहरूलाई त कसरी सम्झाउनु सम्झाउनु म त कुरै बुझ्दिनँ त्यसो भने गुरुआमा म आउँदैछु हुन्छ म आएँ है त्यसो भने हुन्छ हुन्छ हुन्छ हुन्छ गुरुआमा